राज्यको सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने पश्चिम बङ्गालमा चाहिँ प्रमुख कला ग्यालेरीहरू हाम्रो

शिल्प निकेतन मधुरिया आर्ट ग्यालेरी कालिम्पोङ आर्ट ग्यालेरीहरू छ है कालिम्पोङ आर्ट ग्यालेरीमा चाहिँ अब धेरै पुरानो पुरानो वस्तुहरू चाहिँ अब प्रदर्शनीमा राखेको छ है अब हाम्रो संस्कृतिलाई लिएर पारम्परिक धेरै वस्तुहरू हामीले आर्ट कालिम्पोङ आर्ट ग्यालेरीमा हामीले देख्न पाउँछौँ